पौडी खेल्न त धेरै मज्जा आउँछ किनभने अब पौडी खेल्न जाँदाखेरि हाम्रो परिवारको साथ जान्छ पौडी खेल्न अनि पौडी खेल्न जाँदाखेरि एकदमै खानासाना बोकेरै जान्छ एकदम पिक्निक भएर जान्छ पिक्निक भएर गर्नका लागि नै जान्छौँ खोलाहरूको त्यहाँ गएर पौडी खेल्नु आफ्नो भाइ बहिनीहरूसँग धेरै धेरै धेरै मनपर्छ साथीहरूसँग त्यो पौडी खेल्नु जाँदाखेरि हाम्रो आमा बाबाहरू पनि हुनुहुन्छ त्यसमा धेरै नै मज्जा आउँछ अनि क्रिकेटहरू खेल्न पनि मज्जै आउँछ तर म त्यस्तो रुचि राख्दिनँ क्रिकेटमा तर भए पनि मेरो भाइ बहिनीहरू क्रिकेट खेल्छ म पनि गएर मेरो भाइ बहिनीहरूसँग क्रिकेट खेल्छु त्यसमा पनि धेरै मज्जा आउँछ क्रिकेट खेल्नु बल दिन्छ क्रिकेटले ट्वाकै हिर्काउनु पर्छ त्यसमा धेरै धेरै धेरै मज्जा आउँछ अनि ट्र्याकिङ जाँदा मलाई धेरै नै रुचि राख्छ ट्र्याकिङ जाँदाखेरि एकदमै हाम्रो शरीरमा धेरै नै प्रभाव हुन्छ अनि ट्र्याकिङ जाँदाखेरि चैँ हामीलाई ब्याक प्याग बोकेरै जानुपर्छ ब्याक प्यागमा चाहिँ एकदम टेन्ट पानीहरू बोकेर नै जानुपर्छ किनभने ट्र्याकिङ जाँदाखेरि आफ्नो आफूलाई थाकिरहेको हुन्छ त्यसमा हामीलाई खाना खानु मनपर्छ अन्त त्यही ट्र्याकिङ जाँदाखेरि पाँच छ दिनको लागि नै जानु जानु अनि साथीभाइहरूसँग जानु कस्तो मज्जा आउँछ पौडी खेल्न क्रिकेट खेल्न ट्र्याकिङ जान आफ्नो परिवार साथीहरूसँग जानु त्यो गर्नका लागि चाहिँ यो खेल्न धेरै नै मज्जा आउँछ अनि पौडी खेल्दाखेरि माछाहरू पक्रिनु त्यसमा त्यसमा पौडी अन्त घर लग्नु त्यसमा मज्जा आउँछ क्रिकेट खेल्नु भाइ बहिनी साथीहरूसँग अनि ट्र्याकिङ पनि जानु त्यसमा धेरै धेरै मज्जा आउँछ अनि यस्तोहरू चाहिँ हामीले गर्दै गर्नै पर्छ घरमा मात्रै बसिरहनु हुँदैन बाहिर गएर एकदम प्रकृतिलाई हामीले शृङ्गार्नु पर्छ एकदम सुन्दर मान्नुपर्छ